हाम्रो कालिम्पोङको एमएलए रुदेन सादा लेप्चा हो उहाँले चाहिँ अब धेरै राम्रो कामहरू गर्नु भएको छ अब हाम्रो कालिम्पोङमा उयोस् बाटो हाट बजारहरू पनि निकै साँघुरो थियो अहिले सफा भएको छ अलिक उयसहरू बनाएर र हामीलाई म्युनसि म चाहिँ म्युनसि हामी चाहिँ म्युन्सिपालिटीमा पर्छ त्यो मा म्युन्सिपाटीमा धेरै राम्रो कामहरू गर्नु गरेको छ योपाली के अरे यो मैला उठाउने त्यो सामान उएसहरू पनि बाल्टीहरू पनि बाँडिएको छ ठाउँ ठाउँमा सफा गरेर बाटोघाटो पनि अहिले राम्रो बनाउनु भएको छ कतिपय असुबिस्ता छैन राम्रै छ सुबिस्ता नै छ जति जति गर्नु हुँदैछ अहिले यतिको राम्रै छ सफाइ छ ठाउँहरू पनि अहिले बिहिबारे हाटहरू लागेर बस्ती बस्तीको सामानहरू अब ताजा सामानहरू पनि खानु पाउँदैछौँ योपाली चाहिँ यतिको राम्रो छ